हेलो सुनिता सुन न अस्ति कन्डिसनर किनेको थियो नि म तिमी र म दोकान जाँदाखेरि कस्तो खत्तम कन्डिसनर परेछ हौ हेर न मेरो त पहिला बरु नेचरल कपाल मेरो कस्तो राम्रो थियो होइन अहिले त त्यो कन्डिसनर लगाएपछि त ए कपाल झरेर टुक्रिएर चाया आएर पुरा टाउकोमा त्यो कपालको मुनि मुनि के त्यो छालामा एलर्जी भएर कस्तो भएको छ हौ कस्तो खत्तम परेछ म त मन परेन घरमाम कत्ति गाली गर्नु भयो त्यो कन्डिसनर लगाएर यस्तो ब्रिग्रियो भनेर हो तिमी त नकिन है त्यस्तो छ्या त्यो त राम्रो छैन रहेछ म त नचलाएको भा त फर्काइ दिन्थेँ त्यो दोकानमा कस्तो कस्तो बेच्छ नि दोकानमा त्यो चाहिँ खत्तम सामान रहेछ कस्तो झरेर चिन्डै होला जस्तो भइसक्यो टोपी लगाएर बस्ला जस्तो भइसक्यो हेर न म त किन्दिनँ है अबदेखिन् तिमी पनि नकिन है त्यस्तो ल